हजुर नमस्ते ए हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर हजुर के विषयमा होला है

हजुर हजुर हजुर हजुर हजुर ए हजुर राम्रो तपाईँले राम्रो हजुर राम्रो विषय चुन्नु भएछ दार्जिलिङ अहिले हाम्रो पाहाडकी रानी भनेर भनिन्छ है तर अब अहिले चाहिँ मैलाको खानी भएको छ है जताततै हेऱ्यो फोहर मैला मानिसहरूले जुन चाहिँ वेस्ट मेटेरियल्सहरू हुन्छ त्योहरूको एकदम राम्रोसँगले त्यसलाई म्यानेजमेन्ट गरेको छैन वेस्ट मेनेजमेन्टको एकदमै एकदमै कमि भएको देखिन्छ दार्जिलिङ क्षेत्रमा हजुर हजुर हजुर हजुर हजुर मेरो तरफबाट त हजुर मेरो तरफ बाट त तपाईँहरूलाई एकदम सम्पूर्ण सहयोग छ सर्वप्रथम त हामीले दार्जिलिङको जनताहरू माझमा यो फोहर प्रबन्धन वेस्ट म्यानेजमेन्ट भनिन्छ यसको निम्ति जागरुकता ल्याउनु नै पर्ने स्थिति भएको छ जस्तै अब फोहरमा भनिन्छ डिग्रेडेबल बायोडिग्रेडेबल है कुहिने पदार्थ अनि नकुहिने पदार्थहरू जस्तै घरमा हामी खानाहरू बनाउँछौँ सब्जीहरू छिलछाल गर्छौँ त्यसको छिल्काहरू हुन्छ अनि प्लास्टिकको मैलाहरू हुन्छ जस्तै प्लास्टिकको कणहरू हुन्छ है त्यो त्यो प्लास्टिकहरू नकुहिने चिजहरू हो सब्जीको छिल्काहरू कुहुने छिल्काहरू हो त्यलाई छुटाएर अलग्गै घरमा हामीले राख्नुपर्छ त्यो खाल्के हामीले जानकारी मानिसहरूलाई गराएछौँ भने हामी धेरै धेरै वेस्ट म्यानेजमेन्टमा हामी सफलता हामी हासिल गर्न सक्छौँ भन्ने चाहिँ मलाई लाग्छ साथै यो अहिले जुन चाहिँ वेस्ट म्यानेजमेन्टको कमिले गर्दाखेरि पाहाडमा जताततै फोहर मैला हामी देख्ने गर्छौँ है त्यसको दूषप्रभाव पनि हाम्रो मानिसहरू माथि देखा परिन थालेको जस्तै हैजा है नाना थरिका रोगहरू अहिले हाम्रो मानिसहरूलाई स्किनमा चर्म रोगहरू है दुनिया भरको एलरजिसहरू हुने गर्छ यो सबै मलाई लाग्छ कि यो फोहर प्रबन्धनको व्यवस्था नभएकोले गर्दाखेरि उब्जिएको रोगहरू हो र यस माथि हामीले एकदमै एकदमै चाँडो भन्दा चाँडो हामीले चाहिँ यसमा काम गर्नुपर्ने चाहिँ अवश्यक्ता आएको छ र म आशा गर्दछु कि तपाईँ एनजिओहरूले यसको निम्ति चाहिँ एकदमै अग्र अग्रिम तपाईँहरूले कदम चालेर चाहिँ यसकोचाहिँ तपाईँहरूले एकदमै है निवारणपटि चाहिँ लाग्नुपर्ने छ भन्ने आशा राख्दछु हजुर हजुर हजुर हजुर हजुर अहिले साथैमा भन्नुपर्दाखेरि जस्तै मानिसहरूले टोइलेट टोइलेटको पाइपहरू कतिपय ठाउँमा हामी देख्न सक्छौँ कि सिधै खोलामा लगेर डिस्पोज गर्ने गर्छन् है त्यो पनि एकदमै हाम्रो मानिसहरूमा गलत छ जस्तै टोइलेटहरूलाई हामीलाई अहिले सरकारबाट पनि निर्देश आएको छ जस्तो टोइलेटहरूलाई हामीले टोइलेटको पाइपहरूलाई खोलामा लगेर हामीले हाल्नु सक्दैनौँ त्यसको निम्ति हामीले खाल्टो खनेर है चार पाँच फिटको खाल्टो खनेर टोइलेटको पाइपलाई त्यहाँनिर हामीले हाल्नुपर्ने र यसरी नै जस्तै पोलुसन भयो है प्रदूषण भयो प्रदूषणको स्तर पनि हाम्रो क्षेत्रमा पुरा बढेर गएको छ यस विषय माथि पनि तपाईँहरूले ध्यान राखि दिनुपर्ने चाहिँ मेरोबाट एकदम तपाईँहरूकोलागि शभकामना पनि छ तपाईँहरूको कार्यक्रमको लागि अनि मेरोबाट पूर्ण सहयोग छ हवस् हवस् हुन्छ हवस् हवस् हुन्छ हुन्छ हस् हुन्छ हुन्छ हुन्छ हुन्छ हस् हस् हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ हुन्छ